हजुर तपाईँ सबिना राईज्यू बोल्नु भएको ए हजुर म यो रिपोर्ट टाइम्सबाट बोलेको कि रिपोर्टर हजुर तपाईँहरू सोसियल तपाईँ सोसियल वर्कर्स हुनु हुँदो रहेछ है हजुर तपाईँलाई धेरै एक दुइवटा कोइसन्सहरू सोध्नु पर्ने थियो त्यही भएर कल गरेको नि हजुर यो समाज जुन तपाईँले सोसियल वर्क गर्नु हुँदैछ है सोसियल वर्कको चाहिँ मेन उद्देश्य तपाईँको चाहिँ के रहेको छ समाजप्रतिको उद्देश्य जुन प्रकारले हुन्छ नि समाजलाई कस्तो दिशापट्टि लाने सोच्नु भएको छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर तपाईँले भन्नु पर्दा अहिलेसम्म है फिलहालसम्म चाहिँ तपाईँले कतिजना जस्तो जस्तो बिमारीहरूको लागि चाहिँ अहिलेसम्म सेवा पुर्याइसक्नु भएको छ हजुर अब तपाईँले अब जुन प्रकारले है राम्रो समाजको निम्ति एउटा उदाहरणीय उदाहारणीय कामहरू गर्दै आउनु भएको रहेछ है र तपाईँको आउँदो दिनहरूमा चाहिँ अब के कसरी गर्ने योजनाहरू तपाईँले अब तयार पारी सक्नु भएको छ अब हजुर हजुर

हजुर हजुर हजुर तपाईँहरूले जुन हजुर एउटा कुरा है तपाईँहरूले जुन प्रकरको अहिले सोसियल वर्क गर्नु हुँदै छ केही सरकारी संस्थाहरूबाट होइन सरकारबाट केही तपाईँहरूलाई सहयोग अहिलेसम्म पुगेको छ कि छैन होला हजुर हजुर हजुर हजुर हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद है तपाईँसँग यसरी बोल्नु पाएँ है तपाईँले एउटा समाजलाई राम्रो बाटोपट्टि लानु हुँदै रहेछ धन्यवाद फेरि पनि तपाईँसँग यस्तै कुराकानीको लागि बोल्दै गर्छु धन्यवाद